सबै राम्रैहरू छ सबै अब सम्झिँदा मलाई मजा लाग्छ अब पहिलाको जस्तै म जब पहिला सानो थिएँ जस्तै अब टूहरू पढ्थेँ होला सायद म त्यति बेला त्यति बेला म यहाँ घर यहाँ हो मेरो बुङकुलुङ तर म सौरेनीमा बसेर पढ्थेँ म मेरो आमा तिनजना दाजु अनि एकजना मामा हुनुहुन्थ्यो हामीसँग त्यहाँ बसेर पढ्नुहुन्थ्यो त्यति बेला म दाजुसँग खेलेकोहरू त्यहाँनिर हामी रुम रेन्टमा लिएर बस्थौँ अनि सबैजना हामी त्यहाँ कति खेल्ने गर्थौँ त्यहाँनिर दाजुहरू पनि मसँग कति खेल्नुहुन्थ्यो दाजुहरूले हामीलाई सिकाउनु हुन्थ्यो त्यहाँनिर ठुलो मचान पनि थियो मचानको चाहिँ सानो इस्कुस टिपेर त्यसमा चारवटा डन्ठी घुसारेर हामी सुँगुहरू बनाउने गर्थ्यौँ खुट्टा बनाइदिन्थ्यौँ सिन्काले सानो सुँगुरमा तिनीहरू खेल्थ्यौँ त्यहाँनिर दाजुहरूसँग मजा आउँथ्यो अनि त्यो भयो एउटा त्यहाँदेखिको त्यहाँनिर हामी दिदीहरूसँग त्यहाँनिर फुलहरू कति हुन्थ्यो त्यो फुलहरू टिप्ने गर्थ्यौँ त्यहाँनिर ह्याङ्गिङ फुलहरू कति हुन्थ्यो हामी बजूहरूसँग गे बोलि बस्थ्यौँ त्यहाँनिर मिलेर बस्थ्यौँ त्यहाँदेखिको अर्को भयो यहाँनिर यहीँनिर छुट्टिमा घर आएको बेलामा यहाँनिर मेरो साथीहरू हुन्थ्यो दादाहरू हुन्थ्यो यहाँ बसेर हामी राति अँधारोसम्म खेल्थ्यौँ पाँच बजीदेखिको राति सात बजीहरूसम्म खेल्थ्यौँ हामी त्यहाँनिर सबैजना आँगनमा बसेर दादाहरूले हामीलाई कथाहरू भन्ने गर्थ्यो भूतकोहरू डराउनेहरू खेलाहरू ह हसाउने गर्थ्यो हामीलाई हामी कति खेल्थ्यौँ कस्तो कस्तो डरलाग्दो डरलाग्दो कथाहरू पनि भन्नु हुन्थ्यो हामी चाहिँ सानोसानो मजा आउँथ्यो पछि त्यहीँनिर दिउँसोहरू हुँदा त्यहीँनिर पनि खेल्थ्यौँ हामी त्यहाँ अलिकति पर त्यहाँनिर रुख भएकोमा त्यहाँ कति खेल्ने गर्थ्यौँ भाँडाकुटीहरू साथीहरूसँग त्यहाँनिर दुईजना साथीहरू ड्राइभरहरू हुनुहुन्थ्यो हामी चाहिँ त्यहाँनिर भाँडाकुटिहरू खेल्थ्यौँ अरू त्यति बेलाको समयहरू राम्रो थियो बाल्यकालको हामीहरूले कथाहरू सुनाउने गर्थ्यो राति सुत्दा निकैहरूको मिठो मिठो कथाहरू बहिनीले कथा सुन्दा पनि अनि अनि अनि मात्रै भन्नेहरू माथि सौरेनीमा बस्दा पनि दिदीहरू हुनुहुन्थ्यो त्यतिबेला नि खेल्थ्यौँ हामी मचानमा त्यहाँनिर गाई पनि थियो गाईको गोठ माथि त्यो बङ्गला जस्तै घर थियो त्यहाँनिर हामी गएर डुल्ने मचान हेर्ने गर्थौँ कति खेल्थ्यौँ हामी त्यहाँनिर मचानमा त्यहाँनिर उयोहरू बनाएर के के को माटोको के केहरू बनाएर माटोहरू खेल्थ्यौँ हामी दिदीहरूसँग त्यहाँनिर मामहरूको बजूहरूको त्यहाँनिर घरमा हामी जान्थ्यौँ त्यहाँनिर उनीहरूको घरमा गएर खेल्थ्यौँ मिल्थ्यौँ त्यहाँनिर मजा आउँथ्यो बाल्यकालको धेरै छ उयोहरू छ बाल्यकालको धेरै सम्झनाहरू छ फुटबलहरू खेल्थ्यौँ तल बारीमा